हेलो ए ए दिदी नमस्ते ए तपाईँ दार्जिलिङबाटै बोल्नु भएको है ए हजुर म यहाँ डुवर्सबाट कल गर्दैछु कि तपाईँलाई अन्त चाहिँ दार्जिलिङ घुम्नु आउँ भनेर चाहिँ यहाँ तपाईँको नम्बर साथीले दिनुभयो र चाहिँ तपाईँलाई एक दुईवटा कोइसनहरू सोध्नु थियो कि तपाईँलाई दार्जिलिङको घुम्ने ठाउँहरूको बारेमा अन्त स्पेसियल्ली हाम्रो यो दार्जिलिङको फेमस चायपत्ती बगानहरू हुन्छ नि चियापत्ती बगानहरू हामी गएर घुम्नुसक्ने अन्त चियापत्तीहरू किन्नुसक्ने त्यस्तो कुनै ठाउँहरू तपाईँलाई याद भएकोमा हजुर म र मेरो फेमिली आउँ भन्दैछु कि अन्त यसो एकदुईवटा भनिदिनुहोस् न मलाई लिस्टहरू जहाँ चाहिँ म गएर घुमेर चियापत्तीहरू किन्न सक्छु

उम् मैले ह्याप्पी भ्याल्ली त हजुर धेरै सुनिराखेको ह्यप्पी भ्याल्ली चाहिँ अब फुटेजमा पनि धेरै देखेको है त्यहाँ चाहिँ ह्याप्पी भ्याल्ली जाँदा चाहिँ उयो जुन मेन बजारबाट कति टाढो पर्छ होला डिस्टेन्स हजुर हजुर हजुर गाडी आफ्नोमै आउँछु आउनु त तर अब त्यो घुम्नु आउँदाखेरि चाहिँ अब त्यो दार्जिलिङमा अलिक पार्किङको अहिले त्यस्तो सुबिस्ता छैन है र सायद त्यसकै लागि त्यो सिंहमारीको अटो पक्रिएर आउँ भनेर सोच्दै थिएँ मैले ह्याप्पी भ्याल्लीपट्टि चाहिँ हजुर हजुर

ए सिङ्गलाहरू चाहिँ हुन्छ म तपाईँलाई भन्छु कि सिङ्गलाहरूमा जानु त अब आफ्नै गाडी लगेर जान्छु हो अन्त अन्त त्यहाँ घुम्नु चाहिँ कति जस्तो हजुर कति टाढोहरू पर्छ हौ हाम्रो सिङ्गला चाहिँ यता बजारहरूबाट ए त्यति पर्छ है अनि त्यहाँनिर चाहिँ घुम्ने ठाउँहरू राम्रो छ है त्यहाँनिर चियापत्ती बगान बाहेक अरू साइटसिनहरू छ है त्यहाँनिर ए अनि चियापत्ती चाहिँ सबभन्दा राम्रो कुन चाहिँ टी स्टेटको छ हौ दार्जिलिङभरिमा फेमस ह्याप्पी भ्यालीको छ है त्यहाँ त त्यो ए हजुर मकैबारीहरूको चाहिँ कस्तो छ मकैबारीको चाहिँ

ए हजुर हजुर नक्सलबारीहरूको है तर होइन मलाईँ चाहिँ पाहाडको नै चाहिएको नि हो पाहाडको चाहिँ अलिक हजुर यो तपाईँले ए हजुरको रेट चाहिँ कसरी होला हौ यहाँ हाम्रो चियापत्तीको दामहरू चाहिँ कसरी कति केजीहरूमा पाउँछ कि ग्राममा पो पाउँछ कि हजुर हजुर हजुर ए हुन्छ कसरी एक सौ ग्रामहरूको कति जस्तो पर्छ होला हौ एक सौ ग्राम दुई सौ पचास ग्रामहरूको त्यति महँगो छ है ए हुन्छ हुन्छ त्यसो भए हजुर हजुर ए हजुर कति भेराइटीकोहरू पाउँछु होला हौ मैले आएँ भने चार पाँच भेराइटीको है मलाई चाहिँ स्पेसियल्ली ग्रिन टी चाहिँ हजुर ग्रिन टी चाहिँ चाहिएको थियो मलाई हो किनभने अब ग्रिन टीको त कतिवटा बेनिफिट पनि छ हेल्थलाई हजुर हजुर ए त्यसो भए ठिकै छ कि म अर्को महिनातिर आउँछु कि सेप्टेम्बरतिर सेक्टेम्बर पन्ध्रतिर अन्त आउनुभन्दा अगाडि चाहिँ तपाईँलाई यसो कल गरेर जनाइ राख्छु नि है म हजुर अन्त यसो तपाईँ पनि हामीसँगसँगै घुम्नु गयो भने यसो सुबिस्ता हुन्थ्यो गाइड जस्तो भएर हुन्छ हुन्छ थ्याङ्क यू है हुन्छ हुन्छ हुन्छ राखे ल